हजुर ए सुन्नुहुँदैछ ए ए तपाईँ म यहाँ धोत्रे उइसबाट तलको धोत्रेको बाट बोलेको कि तपाईँहरू होइन यहाँ घुम्नु आउँछ भन्नुहुँदै थियो कि त्यसको विषयमा नि कहिले के आउनु हुने भनेर नि हजुर हजुर यहाँ त तपाईँको त के छ भनेपछि तपाईँको यहाँ चियापत्तीको लागि चाहिँ एकदम यो हाम्रो प्रसिद्ध हो नि त कि यहाँ यो जग्गाहरू त्यहाँ तपाईँले चियापत्तीको उयोहरू बगानहरू राम्रो हेर्नु सक्नुहुन्छ यहाँ उयो फ्याक्ट्रीहरू छ तपाईँले चियापत्ती बनाएकोहरू हेर्नु सक्नुहुन्छ यहाँ यताउता यो जग्गा चाहिँ यस्तो खालके छ है त्यही भएर नि तपाई यहाँ कसरी अब चियापत्तीको उ उत्पादन गर्छ त्योहरूको विषयमा त अब हामीलाई अलिकति तपाईँहरू आउनुभयो भने त त्योहरू म त्यही अब बसेर नै तपाईँहरूलाई म नभए पनि बसेरै नै तपाईँलाई भन्ने थिएँ कि त्यो भएर नि म त्यो तपाईँको टाइम कहिले के छ भनेर त्यही सोध्नुको लागि नि हुन्छ हुन्छ आउनुहोस् न तपाईँलाई म त्यो तपाईँहरूको त्यो विषयमा डल्लै बताइदिन्छु हो तपाईँले मलाई भन्नुहोस् कुन तारिक आउनुहुन्छ म त्यही हिसाबले ब छुट्टी लिएर तपाईँहरूलाई यसको विषयमा म धेरै जानकारी दिन्छु हाम्रो यहाँ दार्जिलिङमा धेरै धेरै जग्गाहरू छ है हाम्रो त दार्जिलिङ अब यो चियापत्तीकै लागि फेमस छ होइन टीले गर्दा नै फेमस जग्गा हो र तपाईँहरूलाई यहाँ कसरी के हुन्छ त्यो विषयमा म तपाईँलाई जानकारी दिन्छु नि त है हुन्छ आ अब कति कुरोहरू त्यहीँ आएर नै बात गरौँ न ल तपाईँले मलाई टाइम फिक्स गर्नुहोस् न